नमस्कार सर मलाई तपाईँसँग एउटा एउटा बात सोध्नु थियो मलाई एउटा फर्निचर बनाउनु छ त सोफा सेट मैले सुनेँ तपाईँको दोकानमा एकदम राम्रो सोफा सेट बनाउँछ यस्तै सुनेको छु हल्ला छ गाउँतिर हजुर हजुर एउटा सोफा चाहिएको सिक्स बाई सिक्सको ठुलो बेड टाइपको बेड सेटिङ भएको सोफा

अन्त ल तिस पैँतिस हजारको रेन्जसम्म

हजुर तपाईँ फेरि बेसी दामको भन्नुहोस् त कति पर्छ रेट

मतलब डन्लप चाहिँ तपाईँले आफै फिटिङ

ए हुन्छ अनि त्यो सोफा अन्त त्यो प्रडक्ट चाहिँ राम्रो हुन्छ सामान फर्निचर त्यस फर्निचर राम्रो हुन्छ हजुर अनि डिस्काउन्टहरू थपिदिनु अलिअलि हामी म कालचिनीदेखि हिँडेको हुन्छ हुन्छ हुन्छ कति हजार पैँतालिस हुँदैन पैँतालिस ए कोसिस गर्नु न हो

ल ल हुन्छ हुन्छ ए म भरे आउँछु बेलुकासम्म तिर हुन्छ हुन्छ त्यसो भए हजुर ए हजुर हजुर हुन्छ धन्यवाद